मेरो राज्य समुदाय वा सांस्कृतिक परम्परा पोसाक या कपडाहरू र गहनाहरू के के हुन् भने चाहिँ यहाँ हाम्रो ठाउँमा चाहिँ धेरै जस्तो जातिको मानिसहरू हुनुहुन्छ जस्तै तामाङ भोटे शेर्पा राई गुरुङ सबैजना छ अनि ज्यादा जस्तो चाहिँ हाम्रो यता तामाङ भोटे शेर्पाहरू हुनुहुन्छ अनि यहाँको हाम्रो ड्रेसहरू चाहिँ तामाङ तामाङ ड्रेसहरू तामाङको पोसाकहरू भयो माथि खेन्जा भयो शेर्पाहरूको बख्खु भयो मुनिपटि तामाङहरूकोम् बख्खु हुन्छ मुनिपट्टि माथि खेञ्जा भयो मुनि भयो सर्ट भयो गहनाहरू भयो नौगेडीहरू त्यस्तोहरू हो अनि गुरुङहरूको आफ्नो गुरुङ पोसाकहरू हुनुहुन्छ अनि हाम्रो क्षेत्रको हाम्रो क्षेत्रको यो पोसाक र कपडाहरू अरू समुदायहरूसित कसरी छुट्टिन्छ भने चाहिँ हामी नेपाली जातिहरूको आफ्नो आफ्नो नेपाली पोसाकहरू हुनुहुन्छ हामी तामाङहरूको तामाङहरूको आफ्नो आफ्नो पोसाकहरू हुनुहुन्छ आफ्नो पोसाक अरू शेर्पाहरूबाट अलग्गै चिनिन्छ